हाम्रो संस्कृतिको नेपालीको ढाकाको साडी चौबन्दी चोलो कानमा ढुङ्ग्री गलामा नौ गेडी शिरबन्दी नाकको फुली हाम्रो नेपालीको हो छोराहरूको दौरा सुरुवाल हेम्मरी टोपी नेपालीको हो ओखली जाँतो सब हाम्रो नेपालीको गहना हो तामाको भाँडा खरकुँडा घैलाहरू झर्काका थालहरू लोटाहरू सब हाम्रो नेपालीको गहना हो तामाको भाँडा सामानहरू सब हाम्रो